परिवारमा पुरुष अनि महिलाको भूमिका धेरै नै महत्त्वपूर्ण हुन्छ हामीले सोचेकोभन्दा पनि अधिक महत्त्वपूर्ण हुन्छ किनभने जुनसुकै धर्म जुनसुकै संस्कृति संस्कृति आदिलाई हामीले हेरेर है विचार गरेर नै कुरा गर्नु हो भनेदेखि पनि अब पुरुष र महिला बेगर त यो संसार चल्दैन है हाम्रो आमाबुबा सबैजना अब कोही कोही न कोही अब घरमा पनि महिला पुरुष सबैजनाको उपस्थिति हुन्छ र पुरुष अनि महिलाले कामको भाग लगाउँछन् यो चाहिँ अहिले आएर चाहिँ अब महिलाहरूले पनि घरगृहस्थीको काम मात्र नगरेर बाहिर सहर बजारतिर है दफ्तर निकायतिर पनि अब कामहरू गर्ने गर्छन् त्यसैले गर्दा अब पुरुष र महिलाको काम भाग लगाउने विषय चाहिँ उहाँहरूको नितान्त व्यक्तिगत हुन्छ तैपनि अब हाम्रो समाजमा हाम्रो देशमा चलिरहेको अब कुरो प्रथा है पुरुष चाहिँ अब जुनसुकै स्थितिमा पनि धन कमाउनुपर्ने आर्थिक रूपमा परिवारलाई प्रबल बनाउनका निम्ति जागिर गर्नुपर्ने र आफूले आफ्नो ठाउँमा काम गर्न नपाएको नसकेको खन्डमा अब स्थानान्तरण भएर पनि अब विभिन्न ठाउँहरूमा गएर काम कुरो गरेर कसरी हुन्छ उहाँहरूले पैसा रुपियाँ चाहिँ कमाउनैपर्ने बुझाइ छ उसरी नै अब महिलाले चाहिँ एउटा घरलाई है अब घरको रूप दिन्छ भन्ने हाम्रो बुझाइ छ र महिलादेखि घर लथालिङ्ग भएको अवस्था हुन्छ त्यसैले गर्दा पनि अब महिलाहरूले चाहिँ विशेष रूपमा आफ्नो पतिलाई आफ्नो बालबच्चालाई ख्याल गर्ने अब खानापिना उहाँहरूको लुगाफाटा धोइदिने घर सफा गर्ने आएको पाहुनाहरूलाई पन्साउने राख्ने गच्छेअनुसार होइन हो त्यो सबै कार्यमा चाहिँ महिलाहरूको भूमिका हुन्छ र तैपनि अब मैले भनेजस्तो अहिलेको स्थितिमा हो भने महिलाले यही काम गर्नुपर्छ पुरुषले यही काम गर्नुपर्छ भन्ने छैन उहाँहरूको व्यक्तिगत बुझाइमा उहाँहरूको व्यक्तिगत सम्झौताअनुसार यो प्रथा चल्ने गर्छ यो कार्यभार चल्ने गर्छ